एक यात्री भएको रूपमै म भन्न चाहन्छु कि अरू के विकल्पहरू छन् भने मेन हाइवेजहरू जुन डेन्जर डेन्जरस रोडहरू छ त्यसमा एउटा रेस्क्यु टिमहरू एउटा टिम रेस्क्यु टिमको अफिस राख्दिनु भए एकदमै राम्रो हुन्थ्यो अर्को के छ भने भाइ हस्पिटल्सहरू पनि सानो तिनो फर्स्ट एड दिनलाई हस्पिटल राख्दिनु भयो ने हुन्थ्यो अर्को के छ भने शौचालयहरू टोयलेटसहरू लेडिज जेन्टस एभाइलेबल एभ्री टु टु थ्री आवर्समा हाइवेमा है एउटा शौचालया छ भने एकदमै राम्रो हुन्थ्यो थ्याङ्कयु